हेलो दाजु सुन्नुहोस् न म सुबास भाइ बोलेको अस्ति तपाईँकै कारमा चाहिँ मैले रिजर्भ लगेर चाहिँ अब गोरुबथान गएको गएको थिएँ र मलाई फेरि पनि त्यही कार नै अब मनपर्यो र त्यही कार नै अब फेरि अहिले जु जुन जुलाई पाँच तारिक जानुपर्ने भयो कालिम्पोङ र फेरि मलाई तपाईँकै त्यही कार नै अब बुक गर्नुछ र तपाईँ के भन्नुहुन्छ मलाई एकदम कम्फोर्टेबल पनि लाग्यो राम्रो पनि लाग्यो ड्राइभर पनि एकदम राम्रो है सुविधा पनि र मलाई पनि अब सक्नुहुन्छ र हुन्छ भने चाहिँ मलाई त्यही कार नै बुक गरिदिनु होस् न है पाँच तारिकको लागि